हजुर भन्नुहोस्

हजुर हजुर फुलहरू छ कुन चाहिँ फुल चाहिएको हाम मेरोमा फुलहरू धेरै छ रोज छ लिली छ सनफ्लावर छ मेरीगोल्ड छ थुप्रै किसिमको सबै फुलहरू छ तपाईँलाई कुन चाहिँ चाहिएको रोज हजुर ए वेडिङको लागि चाहिएको तपाईँलाई त्यसो भने कति जस्तो चाहियो त तपाईँलाई रोज के सजाउनु छ गाडी या वेडिङ हल के सजाउनु छ तपाईँलाई ए हजुर त्यसो भने भन्नुहोस् कति चाहिएको हजुर थुप्रै छ तपाईँलाई जति चाहिन्छ भन्नुहोस् मेरोमा छ सबै अरू पनि त थुप्रै किसिमको छ है चम्पा फुलहरू पनि छ ए कलर कलरको छ नि छ यहाँ थुप्रै छ थुप्रै भन्नुहोस् हजुर कति भन्दा जति तपाईँ भन्नु सक्नुहुन्छ त्यति नै तपाईँलाई त्याँनिर गाडी पनि सजाउनु छ वेडिङको भित्र पनि सजाउनु छ है त्यसको लागि त कमसेकम तपाईँलाई चाहियो दस बिस भन्दा पनि धेरै चाहिएको छ र त्यसको लागि दाम पनि थुप्रै पर्छ है र पचास हजार हजुर डेकोरेसन गर्नुलाई अलग्गै चाहियो है ए हुन्छ कुन चाहिँ वाला फुल पठाइदिनु ए हुन्छ थ्याङ्क यू